हेलो भैया सुन्नुहोस् त के अरे त्यो साई साई उयसबाट बोल्नुभएको हो हार्डवेयरको त्यहाँबाट बोल्नुभएको हो तपाईँको छेउमा त्यो दोकान छ नि हो यो भैयाकोबाट मैले ग्यास स्टोभको माथिपट्टि राख्ने मगाएको थिएँ किनेको थिएँ र तपाईँहरू त्यस्तो उनीहरू पहिला चाहिँ राम्रो छ भनेर भन्नुभयो मैले घरमा लिएर आएर मिलाएँ अन्त न त त्यो त्यसको जल्छ राम्ररी न त राम्रो हुन्छ कस्तो खालके त्यसरी तपाईँहरूले के अरे विक्रेताहरूलाई त्यसरी राम्रो छ भनेर ठग्नुभएको म त तपाईँको दोकानमा राम्रो सामान पाउँछ भनेर आएँ तर तपाईँहरूले त एकदम न त्यो त सेट हुन्छ त्यो ग्यासको माथिपट्टि राम्रोसँग मिलेन पनि त्यसको ग्यास स्टोभमा त्यो राख्ने पनि भएको छैन मिलेको पनि छैन त्यो ग्यास बाल्दाखेरि त्यो सबै बाहिरै जाँदैछ मैले चाहिँ खासमा त्यो ग्यासलाई सेभ गर्नुको लागि चाहिँ ग्यास सेभ गर्नुको लागि चाहिँ त्यो किनेर लिएर आएको थिएँ तपाईँकोबाट होइन तर कहाँ सेभ भयो त अन्त तपाईँको त्यहाँ एकदमै खतम रहेछ त त्यो प्रडक्ट त अन्त त्यसै पडिरहेको छ अँ म तपाईँकोमा फर्काउन ल्याउँछु नि त्यो मेरो पैसा मात्रै गयो त्यस्तो त हुँदै हुँदैन एकदमै मेरो त्यत्रो कति सेभेन हन्ड्रेड लगाएर तपाईँकोबाट मगाएँ अनि त्यो त मेरो पैसा त्यसै वेस्ट भयो त तपाईँले त राम्रो छ एकदम राम्रो हुन्छ ग्यासकोमा राख्यो भने सेभ हुन्छ ग्यासको बाहिर जाँदैन फ्लेमहरू भनेको तर त्यो त सबै प्लेमहरू बाहिर गएर पो भएको छ भयो त्यसो चाहिँ रिटर्न गरिदिनु होस् है म तपाईँकोमा आउँछु यस्तो चाहिँ मैले कहिले किनेको थिइनँ यस्तो नराम्रो घटिया सामानहरू चाहिँ अलिकति भन्दाखेरि राम्रो छ छैन त भन्नुहोस् बेचिसकेपछि त राम्रो चिज दिनुहोस् न मेरो पैसा खर्च भएको छ